मैले एमाजनबाट एउटा जुत्ता मगाएको थिएँ र त्यो जुत्ता चाहिँ मलाई एकदमै मन परेन किनभने मैले जस्तो देखेर मन पराए अर्डर मगाएको थिएँ त्यो देखेको जस्तो आएन रङ पनि अलिकति भिन्दै किसिमको र साइज पनि मेरो खुट्टाभन्दा अलिकति ठुलो सोल एकदमै भारी लाएर हिँढ्दाखेरि पनि एकदमै भारी हुने त्यही कारणले मलाई चाहिँ त्यो जुत्ता एकदमै मन परेन